नृत्यले चाहिँ दर्शकमा भावना चाहिँ जगाउँछ किनभने भावना नभएको चाहिँ कोही पनि मानिस हुँदैन है र हामी नाच्दैन हाम्रोमा भावना आउँछ है जस्तै हामीलाई दुःख लागेको छ भने हामी त्यो त्यो दुःख दुःखकै उसमा हामी अब एउटा तालमा नाच्छौँ र जस्तै हामीलाई सुख पर्दा उमङ्ग हुँदा हामी एकदमै शरीरमा नै एउटा स्फूर्तिको साथमा नाच्छौँ र जस्तो जस्तो हाम्रो भावना हुन्छौँ हामी त्यस्ता त्यस्ताले नै नाच्छौँ र नृत्य गर्दा पनि हामीमा जस्तै हामी पूजाआजामा नाच्दा हामी त्यही भावले नाच्छौँ होइन अन्त जस्तै अब पार्टीहरूमा गर्दा पार्टीतिर नाच्दा हामीमा त्यही भावना हुन्छ र आफूलाई दुःख लागेकामा आफूलाई त्यसरी अब आफ्नो म दुःख लुकाउनको लागि हामी नृत्य गर्छौँ कति बेला हामी समस्यादेखि भाग्नको लागि गर्छौँ र जस्तो जस्तो हामी भावनामा हुन्छौँ र त्यस्ता त्यस्ताको नृत्य नृत्यसँग अब यो तालमेल हुन्छ र भन्नु त्यही म भन्नचाहन्छु